मेरो चाहिँ दुईजना दिदी अनि एकजना दाजु हुनुहुन्छ अनि हामी चारजाना चाहिँ एकदम मिल्दोजुल्दो नै छ अनि हामी हाम्रो कति कुराहरू पनि एकदम मिल्छ अनि हामी प्रायः घरको कामहरू गर्दाखेरि नि मिलेरै गर्छ अनि हाम्रो दिदी बहिनीको कुराहरू पनि एकदम मिल्छ अनि दाजुसँग पनि अब कोही बेला हाम्रो सेयरहरू गर्छ कुराहरू अनि त्यो पनि एकदम मिल्छ अनि एकदम हाम्रो कोही बेला प्लानहरू पनि कोही बेला एउटै हुन्छ अनि हामी एकदम सबैजना मिल्दोजुल्दो छ